हेलो ड्राइभर भाइ तपाईँ त राम्रो हुनु हुँदोरहेछ के अरे गाडीमा सुरक्षित आएँ तपाईँले राम्रै ल्याइदिनु भयो राम्रोसँगले आएँ तपाईँको राम्रो होस् भाइ सर्वस्व होस् तपाईँलाई धन्यवाद दिन्छु मलाई राम्रो भयो कति राम्रो ल्याइदियो तब चियापानी पनि तपाईँले खुवाउनु भयो मलाई राम्रो सुरक्षाले वहाँदेखि सिलगढीबाट घरमा ल्याइदिनु भयो राम्रो भयो तपाईँलाई धन्यवाद दिन्छु